ए बोल्नु भएको हो

ए मलाई तपाईँको त्यो त्यसैको लागि फोन गरेको थिएँ तपाईँले उयो लुगाहरू सिलाउनु हुन्छ हरे नि है ए मलाई त्यो लुगा एउटा लेहेङ्गा सिलाउनु थियो कि तपाईँले अलिक तर हजुर तर मलाई छिट्टै सिलाइदिनु पर्नेछ हो मलाई त्यहीँ हजुर तपाईँले कति दिनसम्ममा सकिदिनु हुन्छ होला मलाई त दुई दिनभित्रमै चाहिएको

मलाई हजुर बिहाको लागि सिम्पलभन्दा पनि हजुर डिजाइनवाला भन्दा पनि अलिक बिहामा बिहाको लागि चाहिएको डिजाइन चाहिँ अलिक राम्रै बनाइदिनुस् न हजुर तपाईँको यो लेहेङ्गा बनाएपछि त तपाईँको यो चोलो पनि बनाउनै पऱ्यो नि चोलो चाहिँ तपाईँको हजुर डिपनेकमै बनाइदिनोस् न अलिक पिछाडि बनाइदिनु है तर पिछाडि चाहिँ अलिकति बान्ने टाइपको डिजाइनमा बनाइदिनुस् न अलिकति हाफमा बनाइदिनुस् हजुर अन्त तपाईँको प्राइज चाहिँ कति होला हजुर हजुर प्राइज कति लिनु हुन्छ होला ए हजुर हामी त अरू जग्गा त अलिक सस्तो नै थियो अलिक डिस्काउन्ट हुँदैन होला

हजुर तर मलाई त एकदमै छिटो चाहिएको थियो कि हजुर दुई दिन भित्रमा सकिदिनु हुन्छ होइन

ए हुन्छ किनभने मलाई एकदमै चाँडै चाहिएको थियो कि एकदमै छिटै चाहिएको किनभने दुई दिनको मात्रै टाइम थियो हो त्यसैको लागि चाहिँ तपाईँलाई मैले फोन किनकि राम्रो छ भन्यो त्यहाँनिर हो त्यहीकारण तपाईँलाई मैले फोन गरेको त्यो डिस्काउन्ट गरेर त्यसो भए कति लाग्छ डिसकाउन्ट गरेर कति गरिदिनु हुन्छ त्यसो भए

हजुर होइन तिन सय रुपियाँ गरिदिनुहोस् न ल तिन सय रुपियाँ गरिदिनुहोस् अन्त तर तिस हुन्छ त्यसो भए दुई दिनभित्रमा अलिक छिटो गरिदिनुहोस् ल

हुन्छ थ्याङ्कयू